विज्ञान र प्रविधिको विकासले स्वास्थ्य सेवा क्षेत्रलाई कसरी सहज बनाएको छ भन्दाखेरि चाहिँ जसरी विज्ञानमा प्रविधि आउँदै गयो जसरी विज्ञानमा विकास आउँदै गयो प्रविधिहरू हुँदै गयो त्यसरी नै हाम्रो हाम्रो क्षेत्रमा धेरै नै अब मानिसहरू रोगग्रस्त मानिसहरूलाई ठिक पार्ने औषधिहरू पनि निस्किँदै गए ठिक पार्ने नयाँ नयाँ टेक्नोलोजीहरू आउँदै गए अनि त्यस कारणले गर्दा मानिसहरू धेरै अस्पतालहरू पनि बने मानिसहरूलाई के गरेर बिमार मानिसहरूलाई के गरेर कसो गरेर ठिक गर्ने भन्ने चिजहरू मा पनि धेरै नै विकास भएको छ अनि त्यही विकासले चैँ हाम्रो क्षेत्रमा सानोसानो गाउँहरूतिर पनि अहिले हेल्थ सेन्टरहरू खोलिएको छ त्यो कुरामा मलाई धेरै नै खुसी लाग्छ अनि कोविन एप कोविन एप भन्दाखेरि हाम्रो गर्मेन्ट अफ इन्डियाले लन्च गर्नुभएका एप कोविन एपले मलाई कोविड महामारीमा चाहिँ कसरी सहयोग गर्यो भन्दाखेरि चाहिँ अब कोविड नाइन्टिन हुँदाखेरि के गर्नु पर्ने कस्तो खालको मास्क लाउनु पर्ने के के खानु पर्ने सिमटम्सहरू कस्तो हो आफूलाई कसरी आइसोलेट गरेर राख्नुपर्ने दोकानहरू जाँदाखेरि कसरी जानु पर्ने भन्नेहरू चिजहरूमा धेरै नै ज्ञान दिएको छ